दार्जिलिङ जिल्ला जिल्लामा मनाउने मुख्य संस्कृति चाडहरू के हुन् भने दसैँ तिहार होली दसैँ हामी विशेष गरी पुरानो स सभ्यातालाई हेरौँ भने अब राजा रामले विजय गरेर घर फर्किँदाखेरि मनाएको एउटा दृश्य र अहिले अब देश विदेशमा गएका जति पनि हाम्रा चेलीबेटी दाजुभाइ सबैजानाले वर्षमा एकताल आएर सबै आफ्नो मान्छेसँग भेटघाट भएर मनाउने गरेको यो दसैँ अनि तिहार होली होली पनि हामीले मनाउने गर्छौँ होली भनेको कृष्ण भगवान्लाई जति बेला अब के अरे राक्षसनीले उयो गरेर मार्ने क्रममा जोड जोड हावा चलेर उयो भएको थियो त्यसकै लागि नै यो संस्कृतिलाई चाहिँ अगाडि बढेर उसलाई मारेर चाहिँ मनाइएको थियो होलिकालाई मारेर त्यहीँदेखि नै हामीले यो होलीको चाडहरू मनाउने गरेका छौँ अनि हाम्रोमा विशेष माघे सँग्राति पनि एउटा सालमा आउने यो एउटा माघको महिनाको ठुलो पर्व मनाइने गरेको छ यो हामीले वर्षमा एकताल मनाउने गर्छौँ यो हाम्रो दार्जिलिङ डिस्ट्रिक्टमा मनाउने भनेको संस्कृति चाडहरू मध्येका यी तिन चारवटा सभ्यताहरू हुन्